मैले चाहिँ फुलहरूमा अहिले सिजनल फुलहरूमा चाहिँ सयपत्री मखमली मखमली एजिलिया गोदावरी त्यस्तो लगाउँछु फुलहरू चाहिँ मलाई पहिलैदेखि रहर लाग्छ फुलहरू फुलेको फुल्यो भने घर पनि उज्यालो हुन्छ लहरा लहराहरूमा चाहिँ मनी प्लान्टहरू लगाउसु प्लान्टहरू धेरै धेरै छ थुप्रै छ तेस् कतिवटा नामहरू मलाई याद हुँदैन तर पनि म ल्याएर रोप्ने गर्छु प्लान्टहरू पनि राम्रो क राम्रो हुन्छ धेरै रोप्यो भने फुलहरू पनि फुलेको देख्दा सा घर पनि उज्यालो हुन्छ मलाई फुलेको फुलहरू पुरै मनपर्छ त्यसकारण म गा किनेर पनि ल्याउँछु र कता कता जाँदा साथीहरूकोबाट ले ल्याएर पनि रोप्ने गर्छु